गुड इभिनिङ मिस मिस म अर्पणको बाबा बोल्दै थिएँ कि प्यारेन्ट्स ए त्यो नानीलाई छुट्टी मागौँ भनेर सोचेको थिएँ मैले मलाई छुट्टी चाहिरहेको थियो अनि त मेरो दिदीको छोरीको बिहा छ उता गाउँमा कि अन्त नगई पनि भएन अब यति बेलै हो त्यो कारणले गर्दाखेरि चाहिँ

आउने

पन्ध्र सोह्र सत्र तिन दिनको चाहिँ छुट्टी दिनुहुन्छ कि भनेर नि हुन्छ मिस तिन दिनको चाहिँ चाहियो किनभने अब त्यो नानीलाई पनि अब लिएरै जानुपर्ने भयो उताबाट पनि नानीलाई नि लिएरै आउनु भन्ने कुरा छ फेरि हामी गाउँ नगएको पनि निकै भएको थियो अब त्यो कारणले गर्दाखेरि त्यसलाई पनि हेर्ने इच्छा पनि फेरि भएन अब त्यो विवाहको शुभ मौकामा है अब त्यसले पनि जाने इच्छा गरिरहेको छ अनि म्याडम यो बिचमा कुनै इक्जामहरू त्यस्तो केही त छैन होला है हुन्छ म्याडम म हजुर हुन्छ म्याडम म जतिसक्दो यसलाई चाँडै लिएर आउने कोसिस गर्छु नि है तिन दिनमै तिन दिन मात्रै राख्छु अब जानैपर्ने भयो कि म्याडम नभए त म छुट्टी माग्ने पनि थिइनँ अब विशेष गरेर नानीहरूलाई त म पनि अब एब्सेन्ट नबसोस् भन्ने नै चाहन्छु नि अनि तपाईँलाई थाहा छ नि अर्पण त साह्रै बेसी एब्सेन्ट पनि बस्दैन हुन्छ म्याडम तपाईँले यो छुट्टी दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद छ है तपाईँलाई म्याडम यसको लागि के एप्लिकेसन लेखिराख्नुपर्छ हुन्छ हुन्छ हुन्छ म्याडम हवस् म्याडम धन्यवाद